कोभिड भएको बेला म घरमा एक्लै अल्छी लाग्थ्यो त्यहाँदेखिको मैले धेरै कुराहरू हबीको रूपमा बद्लिएँ अपनाएँ र त्यसमा एउटा बागवानी पनि थियो खासमा मान्छे अल्छी भयो भने आफै त्यो समयलाई कसरी प्रयो सदुपयोग गरूँ भन्ने इच्छाले गर्दाखेरि नै मैले बागवानी हबीलाई हबीको रूपमा अपनाएँ अपनाउन लागेको हो र प्रेरणा चाहिँ त्यही हो खेर समयलाई कसरी सदुपयोग गर्नु भन्ने र